मलाई चाहिँ यात्रा गर्नु एकदमै मनपर्छ र म र मेरो साथी हामी प्राय नै त्यस्तो अब शनिवार आइतवार या छुट्टिमा हामी यात्रा गर्ने गर्छौँ कोही बेला छोटो यात्रा कोही बेला लामो यात्रा र यो वर्षको जनवरी महिनामा चाहिँ हामी दुईजना नेपाल पोखरा गएका थियौँ पोखरा चाहिँ हामीले गाडी लिएर गएका थियौँ हाम्रो आफ्नै गाडी र जम्मा हाम्रो पुग्नु नै हामीलाई पोखरा पुग्नु नै दुई दिनको यात्रा त्यहाँदेखि त्यहाँ दुई दिन बसेर दुई दिन फेरि हामीलाई फर्किनु समय लाग्यो अनि जाँदाखेरि एकदमै रमाइलो नयाँ ठाउँ एकदमै राम्रो लाग्यो बाटोहरू पनि एकदमै राम्रो त्यहाँको होटलको सर्विस सिस्टम एकदमै राम्रो एकदमै राम्रो लाग्यो पोखरामा गएर बस्यौँ घुम्यौँ एकदमै सुन्दर ठाउँ एकदमै राम्रो लाग्यो तर फर्किएर आउँदाखेरि त्यति बेला चाहिँ हामी दुईजनाले अब नसोचेको एउटा घटनाको सामना गर्नुपऱ्यो त्यो चाहिँ के हो भन्दाखेरि फर्स्ट डे हामी उताबाट स्टार्ट गरेको आएर चाहिँ हामी गैरीबासमा बस्नुपर्ने अनि गैरीबास आइपुग्नु यस्तै एक घन्टा थियो त्यति बेलाखेरि चाहिँ हाम्रो गाडीको पेट्रोल लो फ्युल भयो लो फ्युल हुँदाखेरि अब हामीले त्यसलाई भर्नुपऱ्यो रिफिल गर्नुपऱ्यो त्यसको लागि हामीले पेट्रोल पम्प लोकेसन गुगल म्यापमा हेर्न सुरु गऱ्यौँ अनि लोकेसनै हामी पाएनौँ पेट्रोल पम्पको लो फ्युल भइसक्यो रातिको यस्तै नौहरू बजेको थियो एकदम अन्धकार अनि बाटो चाहिँ एकदमै जङ्गल एकदमै घनघोर जङ्गलको बाटो थियो त्यहाँनिर एउटा घरहरू पनि थिएन सपोज अब हामी त्यहाँनिर पेट्रोल सकेर त्यहाँनिर जङ्गलमै अब बस्नु परेको भए चाहिँ एकदमै हाम्रो बिजोग हुने थियो तर अब हामीले कसो कसो गरेर त्यो जङ्गलको यात्रा सुरु पुरा गऱ्यौँ अनि एउटा सानो गाउँ आयो त्यो गाउँमा आएर पनि त्यहाँनिर सोधिखोजि गऱ्यौँ त्यहाँनिर एउटा सानो पुलिस को चेक पोस्ट रहेछ त्यहाँनिर हामीले सोधपुछ गऱ्यौँ अनि उहाँहरूले भन्यो तपाईँको अझै आधा घन्टा जस्तै लाग्छ भन्यो फेरि त्यहाँदेखि उता पनि यस्तो डरलाग्दो जङ्गल लो फ्युल भइसक्यो गाडी अब हामी त यति डरलाग्दो मुटु चाहिँ अब निस्किएला जस्तो अब त्यस्तो डर भइसकेको थियो किनभने नयाँ ठाउँ रात परेको त्यही माथि हामीलाई होटल पुग्नुपर्ने टाइममा होटल पुग्नुपर्ने त्यसले गर्दाखेरि त्यो त्यो समय त्यो सिचुवेसन चाहिँ मलाई स अहिले सम्झेर आउँदाखेरि पनि एकदमै डरलाग्छ अनि अर्को चाहिँ हामी अस्तिको वर्ष चाहिँ यहाँ गान्तोक भएर गान्तोकबाट माथि छाङ्गु लेक छाङ्गु लेक भएर चाहिँ तल त्यो सिल्क रुट त्यसलाई चाहिँ त्यो बाटो भएर चाहिँ हामी रम्फू निस्किनुपर्ने अनि त्यो पनि एकदिनको लामो यात्रा थियो हामी गान्तोकबाट समयमै सुरु गऱ्यौँ पर्मिट लिएर गाडी आफ्नै लिएर गएको थियौँ हामी दुईजना अनि माथि पुग्यौँ छाङ्गुमा पुगेर मजाले एकदमै वेदर पनि राम्रो थियो त्यहाँनिर बस्यौँ फोटो खिच्यौँ खाजा खायौँ त्यसपछि हामी उकालो लागेर सिल्क रुट जहाँनिर पुग्यौँ त्यहाँनिर पुग्दा निकै दिन बितिसकेको थियो त्यहाँ पुगे पछि चाहिँ हामी दुईजना फोटोग्राफीमा अब त्यो भ्युमा हामी यस्तो डरलाग्दो व्यस्त भएछौँ त्यहाँनिर नै घाम अस्तायो अनि घाम अस्ताए पछि हामी सिल्क रुटदेखि तलनिर चाहिँ त्यो बजार बजार छ त्यो बजार बजार पुग्दाखेरि चाहिँ रात पऱ्यो झपक्कै रात पऱ्यो बत्ति पनि बाल्नुथाल्यो अनि एक प्रकारको पानी छिटाउन थाल्यो किनभने त्यो पनि जाडो महिनामै थियो अनि जब त्यहाँनिर पानी छिटाउन थाल्यो अनि हामी त्यसपछि जुलुक भन्छ त्यो सहरको नाम चाहिँ त्यो सहरदेखि हामी ओह्रालो लाग्यौँ ओरालो लाग्दाखेरि चाहिँ यस्तो डरलाग्दो चाहिँ कुहिरो लाग्यो एक त अँध्यारो अर्को कुहिरो यस्तो डरलाग्दो कुहिरो लाग्यो हामीले ग्लासबाट केही पनि नदेख्ने ग्लास खोलेर खिड्कीबाट टाउको निकालेर बाटो हेरेर बिस्तारै ओह्रालो लाग्यौँ अनि त्यहाँदेखि त्यो ठाउँ पनि यस्तो डरलाग्दो जङ्गलको बाटो थियो नेटवर्क भनेको एउटै पनि थिएन अर्को चाहिँ न अप आउने गाडी थियो न डाउन जाने गाडी थियो एउटै गाडी पनि थिएन हामीलाई यस्तो डरलाग्दो समय लाग्यो त्यति बेला पनि हामीले प्रार्थना गऱ्यौँ अब यो सिचुवेसनदेखि चाहिँ हामी बाच्नसकौँ भनेर प्रार्थना गऱ्यौँ अनि जस्तै यस्तै एक घन्टा जस्तो त्यहाँ पनि हामीले स्ट्रगल गऱ्यौँ बल्ल बल्ल बल्ल बल्ल अन्त त्यो जङ्गल क्रस गऱ्यो त्यहाँदेखि त्यो के अरे कुहिरो पनि हट्यो त्यहाँदेखि तल आइपुगेर चाहिँ हामी र रम्फू आएर हामी निकै बिसायौँ अनि खाजा खाएर घरतिर लाग्यौँ त्यो पनि अर्को एउटा घटना हो त्यसले गर्दाखेरि यात्रा गर्नु मलाई एकदमै मनपर्छ तर हरेक यात्रामा एक एकवटा हामीले यादगारहरू समय बिताएका छौँ अर्को चाहिँ मेरो साथी मैले जो भने मसँग ट्राभल गर्ने उहाँ चाहिँ फोटोग्राफर हुनुहुन्छ अनि हामी दुईजना फोटोमा फोटो एकदमै खिच्छौँ भिडियो बनाउँछौँ ब्लग्स बनाउँछौँ अनि म मेरो फोटो चाहिँ म खालि मेरो सोसियल मिडिया भनेको म फेसबुक चलाउँछु फेसबुक र वाट्सएप तर म प्राय मेरो फोटोहरू चाहिँ म फेसबुकमा पोस्ट गर्छु अनि मेरो फोटो चाहिँ अब प्राय मेरो साथीसङ्गीहरूले मेरो चिनाजानाहरूले एकदमै मनपराउँछ उहाँहरूले र प्रशंसा गर्नुहुन्छ मेरो होइन तर अब जसले मेरो फोटो खिचिदिनुहुन्छ उहाँको चाहिँ एकदमै प्रशंसा गर्नुहुन्छ त्यसले गर्दा मलाई फोटो खिच्नु पनि मनपर्छ मलाई ट्राभल गर्नु या यात्रा गर्नु चाहिँ मलाई एकदमै मनपर्छ त्यो नजिक होस् टाढो होस् गएकै ठाउँ होस् या कुनै पनि एउटा बस्ती होस् सहर होस् मलाई ट्राभल गर्नु या यात्रा गर्नु चाहिँ मलाई एकदमै मनपर्छ